अब त्यसले चाहिँ अहिले थुप्रो प्रकारको पल्युसनहरू सामना गरिरहेको छ जस्तै कि अब एयर पल्युसन एयर पल्युसन पनि थुप्रै फ्याक् फ्याक्ट्रीहरूले ठुल्ठुलो अब फ्याक्ट्रीहरू इन्डस्ट्रीहरू अब ठुल्ठुलो केकेहरू खोलिएको फ्याक्ट्रीहरूले गर्दा अब त्यहाँबाट कतिवटा चाहिँ अब त्यो फ्याक्ट्रीमा चाहिँ के के बनाउँछ होला अब त्यो फ्याक्ट्रीकोबाट कति त अब त्यही के भन्छ अब नराम्रो अबो एयर पल्युसनहरू त्यहीले गर्दाखेरि अब नराम्रो हावाहरूले त्यसले गर्दाखेरि अब प्राय जस्तो मान्छेहरूलाई इफेक्टहरू हुन्छ हार्मफुलहरू हुन्छ त्यहाँबाट बिमारीहरू फैलिन्छ अब त्यही एयर पल्युसन अब हुन्छ अन्त त्यो अब त्यो एयर पल्युसन भएपछि त अब कता कता चाहिँ जान्छ त्यो पनि हावा अब कता कताहरूतिर जान्छ त्यसै कारणले गर्दा अब मान्छेहरूलाई इफेक्ट हुन्छ अब हार्मफुलहरू अब के के अब त्यहाँबाट के के बिमारीहरू फैलिदिन्छ त्यहाँदेखिको र त्यो मान्छेहरूलाई त्यहाँबाट बिमारी हुनथाल्छ त्यहाँदेखिको हाम्रो हाम्रो भारतमा चाहिँ थुप्रै प्रकारको थुप्रै प्रकारको फ्याक्ट्रीहरू खोलिएको छ त्यसले गर्दा अब फ्याक्ट्रीहरूमा अब उनीहरूले के के गर्दाखेरि अब त्यो थुप्रै प्रकारको त्यस्तोहरूले गर्दा अब एयर पल्युसन त्यस्तोहरूले गर्दा अब एयर पल्युसन त्यसले गर्दाखेरि नि हुन्छ प्लस गाडी यस्तोहरूले गर्दा पनि तिनीहरूमा एयर पल्युसन त्यहाँबाट पनि निस्किन्छ त्यसपछि अन्त मान्छेहरूलाई इफेक्टहरू हुन्छ मान्छेहरू बिमारी हुन्छ त्यहीबाट अब थुप्रै प्रकारको थुप्रै प्रकारको त्यहाँबाट बिमारीहरू निस्किन्छ अनि निस्केपछि अब एकजनादेखिको अर्कोलाई अर्कोदेखिको अर्कोलाई यसरी सर्दै सर्दै सर्दै सर्दै अब सबैलाई हुन्छ अन्त त्यहाँदेखिको चाहिँ अब नोइस पल्युसन अनि यो चाहिँ गाडीघोडाहरू अब हाम्रो हाम्रो भारतमा चाहिँ बेसी जस्तो अब गाडीघोडाहरू गाडीहरू यस्तोहरू चल्छ अन्त त्यहाँबाट चाहिँ भएपछि चाहिँ अब कति कति कति चाहिँ कति चाहिँ गाडीहरू कुद्छ त्यहाँबाट नोइस पल्युसन हुन्छ अन्त त्यहाँबाट अब थुप्रै त हाम्रो भारतमा त्यो नोइस पल्युसनहरू हुन्छ अन्त त्यहाँदेखिको नोइज वाटर पल्युसन हुन्छ वाटर पल्युसनमा वाटर पल्युसनमा चाहिँ के हुन्छ भनेपछि वाटर पल्युसनमा चाहिँ कत्तिजनाले अब त्यहाँनिर अब मैलाहरू मैला कुराहरू के केहरू फ्याँक्छ अब केकेहरू त्यहीँ धुन्छ कत्तिजनाले चाहिँ त्यहाँनिर अब मैलाहरू फ्याँकेको हुन्छ जस्तै कि अब त्यहाँ इफेक्ट चाहिँ केलाई हुन्छ भने त्यहाँ भएको माछाहरू केकेहरू अब पानीमा हुनेहरूलाई केकेहरूलाई इफेक्ट हुन्छ त्यहाँनिर चाहिँ तिनीहरूलाई प्लस हामीलाई पनि हुन्छ किनभने हामी त्यहाँको कोही बेला पानी पिउँछ कोही बेला त्यहाँनिर गएर हामी पनि त्यहाँनिर कोही बेला नुहाउँछ प्राय जस्तो मान्छे त्यहाँनिर गएर नुहाउँछ प्राय जस्तो मान्छेले त्यहाँबाट पानीहरू खान्छ त्यसै कारण इफेक्ट चाहिँ अब मान्छेलाई पनि हुन्छ प्लस त्यहाँको उयसलाई माछाहरू इत्यादि त्यहाँनिर के के हुन्छ त्यहाँनिर त्यसलाई पनि हार्मफुल इफेक्टहरू पर्छ अन्त त्यहाँदेखिको अन्त त्यहाँदेखिको खोलामा नि कतिवटा चाहिँ त्यहाँनिर चाहिँ कतिवटा चाहिँ अब त्यहाँनिर मैला कुराहरू अब जस्तै केकेहरू त्यहाँनिर लुगाहरू धोएको कोही बेला केकेहरू त्यहाँनिर प धुन्छओर्छ लुगाहरू अन्त त्यसै कारण चाहिँ त्यहाँनिर इफेक्ट हुन्छ इफेक्ट प्लस त्यहाँनिर त मान्छेहरूलाई पनि हुन्छ प्लस त्यहाँनिर अब माछाहरू अरू केकेहरूलाई पनि हुन्छ अन्त त्यहाँदेखिको ज्यादै त्यहाँनिर थुप्रै मैला वाटर पल्युसनहरू हुन्छ कहाँबाट बगेर आएकोहरू हुन्छ अन्त त्यहाँबाट आएपछि अब बग्दै बग्दै त्यो कहाँ जान्छ बग्दै बग्दै गएर अब कता कता अब कहाँ कहाँहरूतिर मिसिन्छ अनि त्यहाँनिर मिसिएपछि अन्त थुप्रै प्रकारको अब नराम्रो बिमारीहरू त्यहाँबाट गएर फैलिन्छ अब त्यहाँनिर एकपल्ट त्यहाँनिर मैला भएपछि त्यो अब बगेर कहाँ जान्छ जान्छ अब त्यो त्यहाँ गएपछि अब जस्तै कि त्यहाँ गएपछि अब अरूले पनि त्यहाँबाट पानीहरू खाँदाओर्दा त्यहाँबाट नुहाउँदाओर्दा उनीहरूलाई पनि हार्मफुल हार्मफुल इफेक्टहरू पर्छ अन्त अन्त चाहिँ त्यत्ति अन्त त्यहाँदेखिको एउटा इफेक्टहरू पर्छ अन्त